अब भर्खर जन्मेको नानीहरूलाई राम्रोसँगले राख्नुपर्छ अनि एकदमै सरसुरक्षा सुरक्षा पाराले राख्नुपर्छ र चिसोमा हावामा पानीमा राम्रोसँगले जोगाउनुपर्छ अनि सफा राख्नुपर्छ नानीहरूलाई राम्रोसँगले खानेकुरो खुवाएर राख्नुपर्छ अनि नुहाईधुहाई गरेर सफासुग्घर पारेर राख्नुपर्छ नि अनि के अरे खानापिना अब टाइममा खुवाउनुपऱ्यो टाइममा सुताउनुपऱ्यो नानीलाई एकदमै सुरक्षाले राख्नुपऱ्यो हो अनि के अरे यी सबै कुरो के अरे आमाले सबै कुरो हे देखरेख गरेर नानीलाई राम्रोसँगले के अरे देखरेख गरेर राख्नुपर्छ सफासुग्घर एकदमै राम्रोसँगले राख्नुपर्छ अनि यति नै यति नै